हाम्रो भारतमा चाहिँ दुइ सय वर्षसम्म चाहिँ ब्रिटिसहरूले आएर बिजिनेस गरिरहेको थियो र उनीहरूले उनीहरूकै बिस्तारी बिस्तारी उनीहरूकै शासन चलाउँदै गइरहेको गएको थियो अनि त्यतिमै ब्रिटिसहरूले चाहिँ यता भारतको उयोहरू सबै उनीहरूले ब्रिटेनमा लगेको थियो त्यतिमै अन्त उनीहरूकोमा चाहिँ धेरै पावर थियो अथवा उनीहरूकोमा चाहिँ धेरै हतियारिक सामानहरू थियो अनि उनीहरूकोमा धेरै बुद्धि धेरै एजुकेटेड भएको थियो उनीहरूले धेरै उयो गरेर चाहिँ भारतमा शासन चलाइरहेको थियो अनि अनि भारतको राजाहरूले पनि त्यतिखेर उनीहरूलाई उयो गर्नु सकेको थिएन र त्यो टाइममा चाहिँ पाकिस्तानी बङ्गलादेशहरू पनि थियो र भारतको राजाहरूले धेरै धेरैचोटि उनीहरूलाई उयो गर् लडाइँ भएको थियो धेरैचोटि भएको थियो तर पनि भारतकोमा भारत मा चाहिँ त्यस्तो ब्रिटिसलाई उयो गर्ने सामानहरू हातहतियारहरू थिएन र त्यही त्यही भएर चाहिँ भारतबाट उयो गर्न सकेको थिएन र अन्तिममा आएर पन्ध्र अगस्ट नाइन्टिन फोर्टी सेभेनमा चाहिँ उयो भयो र त्यो दिनदेखि त्यो दिनदेखि चाहिँ ब्रिटिसबाट चाहिँ भारतले फ्रिडम पाएको थियो र त्यो दिनबाट चाहिँ ब्रिटिसहरू भारतमा थिएन र र भारतमा सधैँ त्यहाँदेखि फ्रिडम मनाउने गर्छ फिफ्टिन अगस्ट नाइन्टिन फोर्टी सेभेनमा र त्यतिखेर अहिलेको उयोहरू दुर्गा मल्ल अरिबहादुर भगतसिंह मङ्गल पाण्डेहरू थियो